नेपाली चाहिँ एउटा सानो जातीय भाषा हो जहाँबाट चाहिँ तपाईँले एकदमै कम्ती मात्रामा सुन्नुहुन्छ यो भाषा र यस भाषामा चाहिँ के हुन्छ भन्दाखेरि प्रायै मान्छेहरूले चाहिँ यो भाषाको प्रयोग गरेको हुँदैन र यो आउने जति फ्युचर छ आउने जति ऊ योमा चाहिँ यो भाषा चाहिँ अहिले हराएर गएको छ किनभने अब सानैदेखि यो भाषाको प्रयोग चाहिँ अब नानीहरूलाई स्कुलतिर हाल्दा पनि यो भाषामा चाहिँ एकखेप मात्रै युज हुने लाइक एउटा सब्जेक्ट मात्रै हुन्छ यो भाषामा त्यो चाहिँ नेपाली नै पढ्नु पर्ने हो र अरू सबै भयो म्याथहरू भयो जियोग्राफी फिजिक्स हिस्ट्री साइन्स यो सबै चाहिँ भाषाहरू इङ्ग्लिसमै हुन्छ प्रायः जति स्कुलहरू अहिले इङ्लिस मिडियममै भएको छ र तपाईँले नेपाली स्कुल चाहिँ कम्तीमा कम्ती मात्रमा मात्रै तपाईँले पाउनुहुन्छ र यस भाषाको चाहिँ प्रयोग चाहिँ धेरै कम्तीले नै गरिन्छ किन भन्दा यसलाई चाहिँ अहिले जति पनि वेस्टर्न कल्चरहरू छ सबैले लिएको छ र अहिलेको यहाँको सबै सानैदेखि लिएर ठुलै ठुलै मानिसहरू पनि यो यो भाषाको चाहिँ प्रायः प्रयोग चाहिँ गर्दैन किन भन्दाखेरि यसमा चाहिँ अब पहिल्यैदेखि अब पढेरै आएको चाहिँ ए एउटा सब्जेक्ट मात्रै हो एकदमै अब यो भाषा बोल्नु पनि कतिले त लाज मान्ने गर्छ र जे भए पनि आफ्नो मातृभाषा हो र यो भाषालाई चाहिँ अझै बढावा दिनु पर्छ भन्ने मेरो सोच छ किन भन्दाखेरि यसरी नै अब तपाईँको जति पनि यो अङ्ग्रेजीहरूकै भाषा चलाइरह्यो भने यसकै प्रयोग गरिरह्यो भने चाहिँ अहिले बिस्तारी बिस्तारी यो नेपाली भाषा चाहिँ अब सानो मात्रामा मात्रै चलाइने नजान्नेहरूले मात्रै गरिने बोल्नेहरू भएर चाहिँ अब आफ्नो आफ्नो लोकल एरियामा मात्रै बोल्ने भएको कारणले चाहिँ यो भाषा चाहिँ अलिक हराएर गएको जस्तै मलाई लाग्छ र जति सक्दो अब कममा कम यो भाषालाई प्रयोग चाहिँ नगरिदिनु होला अन्त अझै अब आफूले यो भाषाको परिवर्तन गर्नु छ भने चाहिँ यो चाहिँ आफुमै हो र आफुले जति अरूलाई सिकाउनु वा बोल्न सिकाउछौँ है अब सानो सानो नानीहरूलाई पनि एउटै सब्जेक्ट पढे पनि घरमा चाहिँ नेपाली बोल्ने र आफ्नो मातृभाषा हो जे पनि यसलाई जति पनि आफुले बोल्न सक्छ त्यति नै राम्रो भन्ने चाहिँ मलाई लाग्छ